केही दिन अगि स्न्यापडिलको एउटा एक दुइवटा जुत्ता चाहिँ मेरो फेसबुकमा पनि त्यो एड भएर देखा परेको थियो है र जुत्ता चाहिँ एडिडासको एकदम राम्रो राम्रो कलरको स्पेक सू थियो अनि त्यसो हुँदा फेरि चाहिँ मलाई पनि मन पऱ्यो दाम पनि एकदम सस्तो त्यसको दाम पाँच सय उनानब्बे रुप्पे मात्र भनेर लेखिएको रहेछ अनि मैले त्यो तत्काल स्न्यापडिलमा गएर चाहिँ मैले त्यो जुत्ता मगाए है जुत्ता मगाए पछि चाहिँ मलाई खुस म त खुसी थिएँ पाँच पाँच सय उनानब्बे रुप्पे पनि मैले तिरेँ होइन जुत्ता घरमा ल्याएँ अनि मैले त्यो जुत्ता खोलेर हेरेँ जुत्ता त एकदम राम्रो रहेछ अनि मलाई खुसी लाग्यो होइन मैले लगाएर चाहिँ एक राउन्ड बजार पनि घुमेर गएँ तर खुट्टा पुरा चेपेको चेपेको चेपेको चेपेको जस्तो लागिरह्यो भरे घरमा आएर हेरेको त भरे त दुइवटा जुत्ता देब्रे देब्रेको परेछ हो र त्यसले गर्दा फेरि चाहिँ मलाई मलाई चाहिँ के लाग्यो भनेदेखि चाहिँ स्न्यापडिलहरूबाट त्यसरी सामानहरू मगाउँदा फेरि चाहिँ उनीहरूले एउटापट्टिको जुत्ता चाहिँ त्यसरी पठाउँ पठाउँदो रहेछ भन्ने लाग्यो र मेरो चाहिँ यसमा चाहिँ एकदम स्न्यापडिलप्रति चाहिँ मेरो एकदम नकरात्मक उयो रह्यो विच विचार रह्यो है र म स्न्यापडिलबाट त्यसरी राम्रोसँगले जाँच बुझ नगरी चाहिँ जुत्ताहरू नमगाउनु भनेर मेरो साथीहरूलाई पनि भन्छु